हामीले हालैमा मनाएको चाडहरू त त्यस्तो छैन तर अब आउँदै गरेकोचाहिँ दसैँ हो हाम्रो अन्त दसैँमा चाहिँ हामी चाहिँ अब हाम्रो रिलेटिभ्सहरू आफन्तहरू आउनुहुन्छ अन्त टिका लाउनुहुन्छ अन्त त्यसतै कोसेलीहरू त्यस्तो सब पुरा बोकेर आउनुहुन्छ अन्त यताबाट चाहिँ केही दिनुहुन्छ हामीले यता हाम्रो घरबाट अन्त त्यस्तै हामी पनी उनीहरूको घरतिर जान्छौँ चेलीबेटीको घरतिर त जादैन अरू आफन्तहरूतिर चाहिँ जान्छ अन्त दसैँ सकेपछि तिहार हुन्छ तिहारमा चाहिँ हाम्रो भाइटिकाहरू भन्छ अन्त यो देउसी भैलोहरू हुन्छ केटाहरूले खेल्ने अन्त रातभरी खेल्छ अन्त केटीहरूको हुन्छ भैलिनी भन्ने उनीहरू पनि खेल्छ अन्त भाइटिका लाँउछ भाइटिकामा पनि त्यस्तै खालके हुन्छ अब टिका लाइदिने ओर्ने यस्तो उस्तो अन्त खाने त्यो पिच्छे चाहिँ हाम्रो यसरी नै चाड सकिन्छ रमाइलो हुन्छ अब सबैजना कोहीबेला गउँकोहरू पनि भेला हुन्छ गाउँको सबैजना भेला भएर प्रोगामहरू पनि गर्छ मजा आउँछ